अञ्जली अस्ति दोकानबाटै एउटा साल सल किनेको थिएँ कि भरे त्यस्तो नराम्रो सल रहेछ हेर्दाखेरि चाहिँ राम्रो लागेर किनेको हो भरे कस्तो नराम्रो रङ पनि नराम्रो रहेछ ओढ्न पनि मन लाग्दैन नराम्रो खालको रहेछ अन्त त्यो दोकानबाट चाहिँ हामी कहिल्यै पनि त्यो लुगाहरू नकिन्नु है राम्रै छैन रहेछ लगाउनु न ओढ्न नि न मन लाग्ने एकदमै मन परेन अब त कसैले पनि हामी त्यहाँबाट त हामी किन्दैन त्यो दोकानबाट हो नराम्रो एकदमै यो पोचा बनाउनु लायकको रहेछ त्यो सल त अबदेखि चाहिँ हामी कहिल्यै पनि त्यताबाट त्यहाँ त्यो दोकानबाट चाहिँ हामी किन्दौन त्यो सल चाहिँ तिमीहरू सबै कसैले पनि नकिन्नु है त्यो दोकानबाट चाहिँ राम्रो छैन रहेछ लुगा पनि घिनलाग्दो रहेछ ओढ्दाखेरि पनि एकदमै चिलाउने घोच्ने नराम्रो क्वालिटीको रहेछ राम्रो छैन रहेछ अबदेखि चाहिँ त्यहाँबाट नकिन्ने